बिजनबारी क्षेत्रमा चाहिँ थुप्रै घुम्ने जगाहरू छ र यस क्षेत्रमा चाहिँ थुप्रै होम स्टेहरू बनिएको छ बिजनबारी क्षेत्रको कैँजले नजिकै मेगेटार गाउँ छ त्यस गाउँमा चाहिँ थुप्रै घुम्ने जगाहरू छ मेगेटारबाट केही पर जाँदा चाहिँ त्यहाँ त्यहाँनिर ठुलो आहाल डाँडा छ र त्यस आहाल डाँडाबाट चाहिँ धेरै म रमाइलो जगाहरू देख्ने गरी गर्दछ र त्यस आहाल डाँडाबाट चाहिँ सन्दकपुर फालुट हरू देख्ने गर्दछ र कञ्चनजङ्घा पनि देख्ने गरेको पाइन्छ र यस जगामा यस जगाका प्रसिद्ध व्यक्तिहरू चाहिँ लोकमान सूर्य प्रसाद भानु कुमार हरू हुन् र उनीहरूले चाहिँ पर्यटकको क्षेत्रमा चाहिँ धेरै योगदान दिएको छ सांस्कृतिक विश्वासहरूको बारेमा भन्नुपर्दा चाहिँ यस गाउँमा चाहिँ जात थुप्रै जात जाति बस्ने हुनाले उनीहरूले आफ्नै सांस्कृतिक विश्वासहरूले पूजा पाठहरू गर्ने गर्दछ दसैँ तिहार तिर विभिन्न प्रकारको पूजाहरू गर्दछ जस्तै गाउँलाई गाउँमा कुनै प्रकारको रोग कष्ट नआउनुको लागि चाहिँ संसारी पूजाहरू गर्ने गर्दछ यस्ता थुप्रै महत्त्वपूर्ण स्थानहरू मेगेटार क्षेत्रमा छ जहाँ चाहिँ उहिले नै ब्रिटिसहरू यहाँ आएर बसोबास गर्दाखेरि त्यहाँनिर थुप्रै सानो सानो गुफाहरू बनाएको कुराहरू पनि पाइन्छ अनि कर्म लामा लमिनीको मन्दिर छ जहाँ चाहिँ उनीहरूलाई चाहिँ अल्पिएको र उनीहरू त्यहीँनिर हराएको उखानहरू अथवा कथा लोककथाहरू चाहिँ पाएको छ